फाइभ डेट रिमेम्बरहरू भन्नुपर्दाखेरि चाहिँ नाइन्टिन नाइन्टी थ्री तेइस मार्चमा चाहिँ म जन्मिएको हो अनि अठ्ठाइस फेब्रुअरी दुई हजार पन्ध्रमा चाहिँ मेरो बिहे भएको दिन हो अनि अठार फ अठार फेब्रुअरी दुई हजार सत्रमा मेरो फर्स्ट डटर अनि सेकेन्ड डाक्टर डटर इस चाहिँ नानी बेबी भएको चाहिँ मेरो दुई अक्टोबर दुई हजार एघारमा हो अनि लास्ट डेट्स चाहिँ चार अक्टोबर दुई हजार तेइस यस्तो डरलाग्दो भल फ्लड आएर चाहिँ हाम्रो सिक्किम दार्जिलिङ सबै बिनास भएको यो दिनहरू म कहिले पनि भुल्न सक्दिनँ